तपाईँ ठेला दोकान होइन रोड साइडको ए तपाईँकोमा अहिले नयाँ भेराइटीको ऊ योहरू सामानहरू के के छ हजुर

हजुर हजुर ए हामीहरू हामीहरू आउने भनेको त साथीहरूसँग तपाईँको दोकान कोस्तो मिठोहरू हुन्छ अनि हजुर ए हजुर हजुर हजुर हजुर

त्यही त अब हामी साथीहरूको प्लान मिलाएर तपाईँकै दोकान आउँछौँ भन्थ्यो नि रोड रोड साइडमा हो नि तपाईँको हजुर फुडहरू चाहिँ मिठै पाउँछ अनि

हजुर हुन्छ त हामी पर्सि आउँछु त त्यतिखेर चाहिँ म तपाईँलाई भन्छु नि ल

हजुर

अन्त प्राइज चाहिँ कसरी कसरी हो चिकन मोमो चिकन बिरयानी

ए हुन्छ त हामी अब आउँछु नि कहिले हुन्छ ल म तपाईँलाई भन्छु हुन्छ त ल ल बाई बाई दिदी आउँछु नि हुन्छ